हाम्रो गाउँमा चाहिँ जति पनि यो घुँडा दुख्ने निको पार्ने केही घरेलु उपचारहरू चाहिँ त्यस्तो मलाई लाग्दैन छ भनेर किनकि हामीहरूलाई सानोदेखि नै अब डक्टरकोमा जानेगर्छौँ र यहाँको जति पनि बुढाबुढीहरू हुनुहुन्छ अन्त ठुलाठुलाहरू पनि सबै डक्टरकोमै गएर आफ्नो उपचार गर्नेगर्छ र यस्तो घरेलु उपचार चाहिँ अहिले हराएरै गएको छ र यस्तो हाम्रो गाउँमा चाहिँ यस्तो उपचारहरू यो घरेलु उपचार चाहिँ गरेको जस्तो मलाई लाग्दैन